अब प्रार्थना उपासना है अब अब अहिले त सबैले गर्छ म पनि गर्छु है र अब अहिलेको टेन्सनभरिको जिन्दगी छ है जीवन अब दिनैपिछे अर्कै अर्कै टेन्सन आउँछ र त्यसमा चाहिँ अब दिनमा एकछिन प्रार्थना गर्दा पनि है अब भगवान्को उपासना गर्दा पनि अब धेरै नै टेन्सन फ्री भएको जस्तो लाग्छ मलाई चाहिँ है अब के अरे मन शान्ति हुन्छ मनमा अब कतिवटा टेन्सनले के गरौँ कसो गरौँ भएको छ भने एकछिन भए पनि मनलाई शान्ति हुन्छ एकदम अब भगवान्लामाथि अब विश्वास गरेर अब प्रार्थना गर्दैछु भने चाहिँ अब मेरो यो टेन्सन अब सकिने रहेछ अब भगवान् छ मेरो लागि भन्ने लाग्छ है अनि अब त्यो प्रार्थना गर्दा चाहिँ एकदमै मन पनि हल्का हुने के अरे अब माइन्ड पनि अलिकति शान्ति हुने हुन्छ मेरो चाहिँ है